हो मैले पुस्तक पढेको थिएँ जुन चाहिँ बुधिस्टको त्यो पुस्तक पढेर मैले धेरै ज्ञान पनि प्राप्त भयो जुन चाहिँ थियो त्यो त्रिपिटक त्रिपिटक पढ्दाखेरि मलाई धेरै ज्ञान प्राप्त भयो किन त्रिपिटकमा नि गौतम बुद्ध जुन चाहिँ सिद्धार्थको छोरा थियो उसले पनि खासमा त हिन्दू धर्म नै थियो छेत्रीको छोरा थियो तर वास्तवमा त किन अशोक राजाले उसलाई बुद्धिस्ट बनायो बुद्ध धर्म अप्नाउन लगायो वास्तमा मलाई त्यही नै मान्छ कि गौतम बुद्धको धर्म चाहिँ धर्म थिएन उसले गौतम बुद्धले बोधी प्राप्त गरेर मात्रै बिहा गऱ्यो त्यसलाई म ईश्वरसँगै मान्छु जीवनसँग प्राण गर्छु उसले राम्रो काम गऱ्यो राजाको छोरा भए पनि उसले बुढी र छोरालाई बाह्र बजी राति त्यागेर हिँडेको थियो